भारतमा अब बलिवुडले चाहिँ अब डान्सरहरूलाई चाहिँ धेरै प्रभाव पार्छ होइन जस्तै कि अब अहिले नै हेर्नु पर्दाखेरि अब अहिलेको समयमा हेर्न हेर्नु पर्दाखेरि चाहिँ अब सबै अहिले त सबै मानिसकोमा नै अब आफ्नो आफ्नोमा मोबाइलहरू हुन्छ होइन हामीले त्यस अब फोनबाट पनि कति कुराहरूलाई हामले सिक्नु सक्छ किनभने अब हामीले गीतहरू सिक्नु सक्छौँ डान्सहरू भयो सिक्नु सक्छौँ होइन अहिले चलिरहेको गीत त धेरै छ होइन तर अब हुनु त अब बलिवुडमा गीतहरू त धेरै नै छ आबो तर अहिले चलिरहेको गीतहरू चाहिँ के के हो भन्दाखेरि जस्तै नेहा क्करको भयो दिलबर साकी साकी भयो अरू अरू सिङ्गरहरूको भयो जस्तै अब उल्लाला भन्नेहरू छम्मक छल्लोहरू भन्नेहरू भयो होइन अझै पनि गीतहरू छ तर अब अहिले चलिरहेको गीत चाहिँ होइन मलाई अब थाहा भएको अनुसार चाहिँ अब यति नै हो